मैले चाहिँ अब नेपाली भाषाको क्षेत्रीय बोलीहरू चाहिँ कुन चाहिँ पनि सिकेको छुइनँ किनभने चाहिँ अब हाम्रो चाहिँ मातृभाषा नेपाली भएकोले गर्दा सबैजना अब त्यही नेपाली नै बोल्छ हो त्यही नेपाली बोलेको कारणले चाहिँ अब अरू क्षेत्रीय भाषाहरू नसुनेर कसै बोलेको नबोलेर त्यो भएर चाहिँ मैले अहिलेसम्म सिक्नु सकेको पनि छुइनँ मौका पनि पाइनँ त्यही भएर अहिले हामी खालि नेपाली भाषा आफ्नै भाषा नै नेपाली नै बोल्छौँ